ए सौराज साथी बोल्नु भएको ए ए हजुर साथी म तपाईँकै साथी बोलेको नि लक्ष्य साथी बोलेको कि ए हजुर हामी के हो मैले चाहिँ यस्तो सुनेको थिएँ तपाईँले चाहिँ अब त्यो फोटोग्राफीहरूको त्यो बिजनेस सुरु गर्नु भएको छ हरे त्यही कारण चाहिँ त्यसको लागि तपाईँलाई कन्ट्याक्ट गरेको नि मैले ए कहिलेदेखि गर्नु भएको साथी हजुर ए हजुर धेरै भएछ त है साथी सुन्नु होस् न तपाईँले प्री वेडिङ सुटहरू गर्नु हुन्छ है मतलब त्यो सुटहरू गर्नु हुन्छ है हजुर ए हजुर हजुर हवस् ए त्यसो भए चाहिँ सुन्नु होस् न साथी यो आउने नोभेम्बरको जुन तेइस तारिक छ नि त्यति बेला चाहिँ तपाईँले मिलाउनु सक्नु हुन्छ प्री वे सुट गर्नु थियो नि हाम्रो त्यो फोटो सुट थियो कि मेरो सुट चाहिँ कहाँ गरौँ भन्दाखेरि चाहिँ माथि सुमिटेल छ नि होटेल हो त्यसमा चाहिँ म मेरो साथीको चाहिँ अब त्यो प्री ए सुट गर्नु भनेको कि त्यही कारण चाहिँ त्यति बेला भ्याउनु हुन्छ होला तपाईँ साथी हजुर हजुर ए हजुर साथी त्यसो भए हजुर हजुर टाइम चाहिँ जति सक्दो चाहिँ अब अब बेलुका त अब साह्रै हुन्छ होला त्यसो भए दिउँसो गर्दा हुन्छ नि साथी जस्तै दस एघार बजीतिर हजुर हजुर त्यो सुबिस्ता भए त हजुर म भन्दा त तपाईँलाई ज्यादा थाहा छ हो हजुर त्यही दिउँसो सुरु गर्दा हुन्छ है साथी हामीले ए हजुर साथी आ त्यसो भए त्यो सबै सुटहरू गरेको सँगै भेन्युहरू सेलेक्ट गरेको त्यो कति पर्छ होला हौ साथी यसो भन्नु होस् त रेटहरू हजुर हजुर साथी हजुर मैले हजुर त्यही सोचेर चाहिँ तपाईँलाई कन्सिडर गरेको नि हजुर हजुर यसो सात आठहरू तिर मिल्दैन साथी ए हुन्छ ए हुन्छ साथी धेरै धेरै धन्यवाद छ हजुर त्यही तपाईँलाई कन्सिडर गरेको नि अब साथी परिहाल्नु भयो हो फेरि निकै सुनेको थिएँ तपाईँको विषयमा हो त्यसै कारण चाहिँ अब ठिक्कै अब हजुर हजुर मौका परिहाल्यो त्यही कारण चाहिँ तपाईँलाई सोधेको नि ए ए हजुर हजुर हुन्छ साथी हुन्छ धन्यवाद हुन्छ